हेलो भन्नुहोस् हजुर म कालिम्पोङबाट हजुर कहाँबाट बोल्नुभयो हजुर हजुर हजुर म फुल उत्पादन पनि गर्छु खेती पनि गर्छु अनि त्यसको सेल पनि बिक्री गर्ने काम पनि गर्छु हजुर फुल ग्लाडियोलस हुन्छ सयपत्री हुन्छ हेमनतस जरबेरा अनि सिनेरी फुलहरूमा पनि धेरै किसिमको अब फुलहरू लगाउने गरेको छु हजुर म खेती सँगसँगै खेती पनि गर्छु अनि सँगसँगै त्यसको बिजनेस पनि गर्छु ए हजुर हजुर फुलमा भनेको तपाईँको नम्बर वन चाहिँ अब खटाइबाट हो होइन त्यसलाई जति स्याहार्नु सक्यो जति त्यसलाई केयर गऱ्यो त्यति नै राम्रो हुन्छ होइन अब फुलमा चाहिँ भनेको अब धेरै मात्रामा नै प्रोफिट हुन्छ प्रोफिटेबल यो खेती हो क्या अब प्रोफिटेबल बिजनेस पनि हो यो खेती गर्नेलाई पनि राम्रो हुन्छ भने व्यापार गर्नेलाई पनि फुलबाट चाहिँ एकदमै राम्रो हुन्छ यो अब हलुका खेती हो होइन हजुर हजुर त्यो चाहिँ अब अर्डर माथि नै डिपेन्ड हुन्छ तपाईँले कुन प्रकारले अर्डर गर्नुहुन्छ कुन कुन अब भेराइटिस कुन कुन फुलको अर्डर गर्नुहुन्छ होइन र कति मात्रामा गर्नुहुन्छ होइन जस्तै अब ग्लाडियोलस हो भने त्यसको अब पिसबाट हुन्छ होइन अब कति पिस गर्नुहुन्छ अब त्यही प्रकारले हुन्छ तपाईँले होम डेलिभरी भन्नुहुन्छ भने पनि तपाईँको प्रोपर एड्रेस दिनुभयो भने हामी होम डेलिभरीको व्यवस्था पनि गरिहाल्छौँ त्यसमा केही दिक्कत छैन हजुर हजुर एकदमै राम्रो राम्रो कलरमा अनि राम्रो राम्रो साइजमा छ हजुर हजुर भइहाल्छ भइहाल्छ तपाईँले तपाईँलाई कहिले गरिदिनुपर्ने हो ए हजुर हजुर हुन्छ हुन्छ म तपाईँलाई तपाईँलाई कल गरेर म सबै तपाईँ वृतान्त म वाट्सएपमा गरिदिन्छु नि है वाट्सएपमा म मेरोमा एड्रेसहरू सबै पठाइदिन्छु नि ल ए ल ल हुन्छ हुन्छ धन्यवाद